हाम्रो यहाँ चाहिँ बाख्राकोटमा चाहिँ खेततिर धानहरू लगाउँछ मकैहरू रोप्छ चियापत्तीको गाछहरू हुन्छ चियापत्ती लगाउँछौँ हामीले हामी यहाँ चाहिँ अन्त धान चाहिँ हामी खेतमा लगाउँछौँ धेरैजनाले लगाउँछ मकैहरू रोप्छ चियापत्ती कमानमा हुन्छ बगानमा हुन्छ चियापत्ती त्यो चियापत्तीहरू चाहिँ पत्ता हुन्छ त्यो पत्तालाई चाहिँ मसिनमा पेलेर चाहिँ चियापत्तीहरू बनिन्छ अन्त चियापत्ती बनेपछि चाहिँ सबैजनाले घरमा चियापत्ती चियाहरू खान्छ त्यो चियापत्ती बिक्री पनि हुन्छ अन्त हाम्रो यहाँ चाहिँ अझै हाम्रो फलहरू हुन्छ फलमा चाहिँ हाम्रो आँप लिची अङ्गुर केराहरू फल्छ अन्त त्यो फलहरू चाहिँ हाम्रो यता हाम्रो यता चाहिँ धेरै खान्छ उम्रिन्छ सबैको घरघरमै हुन्छ फलहरू चाहिँ अन्त अरू पनि धेरै फलहरू फल्छ हुन्छ यतातिर अन्त स सब्जी पनि रोपिन्छ अन्त रमभेडा हुन्छ रायोको साग हुन्छ खोर्सानी हुन्छ आलु हुन्छ प्याज हुन्छ सबैको खेती हुन्छ यता चाहिँ अन्त खेती खेती प्याजहरू उम्रिन्छ त्यो चाहिँ हामी बजारहरूतिर लान्छौँ बेच्छौँ बजारमा चाहिँ लगेर बेच्नुपर्छ बजारमा चाहिँ ओद्लाबाडी यता वासाबाडी यता बाख्राकोटको बजारमै हुन्छ हाम्रो